दार्जिलिङ जिल्लामा मुख्य कृषि उत्पादनको विषयमा कुरा गर्नु पर्दा चाहिँ साग आलु अदुवा अलैँची हरू पनि रोप्ने गरिन्छ पशुपालनको कुरा हरूमा आउँछ गाई बाख्रा सुँगुरहरू पनि मानिसहरूले पाल्ने गर्छ त्यस्तै प्रकारले कुखुरा पनि पालेर मानिसहरूले बेचबिखन गर्छ